हाम्रो चाहिँ यहाँ खोला छेउमै छ र पानीको दुखः छैन किनभने आहिले पहिला पुरा पानीको दुख थियो तर आहिले यो चौपाटी चौपाटीमा मिटर बसाएको छ होइन पाइपबाट पानी आउँछ अन्त हामीले यहाँ पानी टेङ्कीबाट पनि पानी आउँछ खोला पनि छेउमै छ र खोलाको पानी चाहिँ अहिले विशेष मान्छेहरूले खाँदैन किनभने मान्छेहरू गएर खोलामा मैलाहरू गरिदिन्छ हो खोलाको पानी चाहिँ हामी खाँदैनौँ खोला पनि छेउमै छ पानी बढेको पानी पुरा परेको बेलामा चाहिँ खोलामा धेरैभन्दा धेरै हामीलाई दिक्कत हुन्छ किनभने लाइनमा नालाहरू ठुल्ठुलो पनि छैन अन्त र पामी बग्ने जग्गा पनि त्यस्तो छैन पानी बग्ने जग्गा पनि त्यस्तो छैन अन्त पानी पुरा जम्मा हुन्छ अन्त जम्माहरू भएपछि डेङ्गुहरू हुन्छ मान्छेलाई होइन तर आहिले गाउँको पन्चायतले रोडहरू बनाइदिएर चाहिँ धेरै भन्दा धेरै राम्रो गरिदिएको छ आहिले त्यस्तो पानी जाम पनि हुँदैन पानी आयो भने पनि खोलाको पानी यता बढेर आयो भने पानी बग्ने जग्गा बनाइदिएको छ पन्चायतले अन्त धेरैभन्दा धेरै राम्रो गर्दैछ खाने पानीमा चाहिँ दुखः छैन तर कोही बेला हावापानी आको बेलामा लाइनहरू गयो भने बिजुलीहरू आउँदैन अन्त त्यही लागि चाहिँ हाम्रो मिटरको पानी त लाइनबाट गिर्छ अन्त मिटरको पानी गिर्दैन र हामीलाई खोला नै जानु पर्छ अन्त खोला गएपछि चाहिँ हामीले मान्छेले आइ खोलाको पानी लाउँछ र लुगाहरू धुन्छ र खाने पानी त हामीले जताबाट भए पनि एडजस्ट गरिहाल्छु किनभने खोलामा माछाहरू मार्नु जान्छ मान्छेहरू पानीहरू पुरा भन्दा पनि पुरा मैला गरिदिन्छ पहिला हामी त्यही पानी खाएर होइन त्यही पानी खायो तर आहिले मिटरको पानी किनेर सबैजना खोला जानु पर्दैन हामीलाई पानी परेको बेलामा अन्त लाइनहरू गयो भने पनि अब लाइनहरू गयो भने अलिकति दिक्कत पर्छ तर हुन्छ पल्लो गाउँबाट ल्याउँदा पनि हुन्छ जताबाट ल्याउँदा पनि हुन्छ